हाम्रो क्षेत्र कालेबुङ जिल्लामा अब धेरै प्रायः जस्तो अब मेलाहरू मेलाहरू हुनेगर्छ अनि सबैभन्दा बेसी मनाउने दसैँ दसैँ हो यो क्षेत्र दसैँहरू भयो धेरै मनाउने गर्छ दसैँ दसहराहरू अनि पन्ध्र अगस्त अब सबैभन्दा यहाँ मेला ग्राउन्डमा सबैभन्दा कालेबुङको सबैभन्दा बेसी मान्छे हुने सबैभन्दा बेसी मान्छे कालेबुङमा बेसी मान्छे हुने नै पन्ध्र अगस्तको समयमा हो जब फिफ्टिन अगस्तको सेलिब्रेसन हुन्छ त्यतिबेला कालेबुङमा मान्छे यति साह्रो भिड हुन्छ कि अब हिँड्नलाई पनि जग्गा नपाउने त्यस्तो टाइपको हुन्छ अनि क्रिसमस पनि मनाउने गर्छन् अँ मनाउने गर्छ यो जग्गामा त्यतिबेलाको मेलाहरू चाहिँ दामी हुन्छ हाम्रो क्षेत्रमा तर सबैभन्दा अब बेसी मनाउने चाहिँ दसैँ दसहरा नै हो